हेलो हजुर भन्नुहोस् हजुर फ्रुट्सहरू मेरोमा छ त एप्पल छ अँ आँप छ लिच्ची छ अनि त्यस पछाडि के अरे केराहरू छ भन्नुहोस् न के लानुहुन्छ अहिले तपाईँको एप्पल एक सौ बिस रुपियाँ केजी हुन्छ त तपाईँ कति लानुहुन्छ दुई केजी अँ त्यसो भने तपाईँले आउनुहोस् हो अन्त म तपाईँलाई अँ ए दुई सौ बिस रुपियाँ ए एक सौ बिस रुपियाँ हो खास चाहिँ अँ तपाईँ लानुहोस् न सौ रुपियाँ गरेर लानुहोस् न सत्तर रुपियाँ अन्त सत्तर रुपियाँ त अन्त अन्त सत्तर रुपियाँ अन्त ल्याएको दाम पनि भएन नि अन्त अब हामीले हा मैले नै तपाईँको नब्बे गरेर लिएर आएको अन्त तपाईँलाई सत्तर रुपियाँ गरेर दियो भने त मलाई त लस्ट हुन्छ त अन्त

हजुर किवी छ त लानुहुन्छ त्यो पनि तपाईँको अहिले पचास रुपियाँ पावा छ हजुर

ए हुन्छ अन्त अरू अरू चाहिँ के पनि लानु हुँदैन आँप पनि छ लिच्ची ए लिच्ची तपाईँको अहिले सौ रुपियाँ केजी ए हुन्छ सबै उयो के भन्छ अरू पनि लानहोस् न अन्त सबै मिलाइ किन म कम त गरिदिइहाल्छु नि तपाईँ टेन्सन नलिनुहोस् न हुन्छ हुन्छ ए हुन्छ ए ए हुन्छ हुन्छ हुन्छ अरू पनि छ एप्पल छ आँप छ छ त हजुर छ त अँ त्यो चाहिँ तपाईँको कति वान वान थर्टी हुन्छ हुन्छ आउनुहोस् न